अँ कस्तो छौ म पनि राम्रै छु अन्त न्यु इयर भयो है ह्यापी न्यु इयर अन्त न्यु इयरमा कतै घुम्ने प्लान गरेको छौ के त अन्त म पनि त्यही सोच्दै थिएँ हो गजलडुबा राम्रो जग्गा छ है पिकनिक स्पट है अन्त त्यतै जाऔँ न त है अन्त को को जाने त ए फेमिली फेमिली ए त्यसो भने त धेरै हुने भयो है मजा आउँछ होला अन्त जानुलाई अब खर्चहरू है हेर्नु पऱ्यो नि सौदाहरू गर्नु पऱ्यो कति गरेर उठाउने त हजुर कति गरेर उठाउने त अँ हजार हजार नै गर्नु पर्छ होला हौ त्यो सौदाहरू त भइहाल्छ नि सबैजना मिलेर गर्नु पर्छ हो खाना चाहिँ के के बनाउने त म त सोच्दै थिएँ बिरयानीहरू बनाऔँ भनेर बिरयानी पनि बनाउनु पर्छ अलग्गै फ्राई राइस हो अन्त चिकनहरू पनि बनाउनु पर्छ नि अन्त चिकन नखानेहरू कोही छ कि अँ पनिर त्यही त सोधिराखेको नि तिमीलाई छ भने आबो मगाइ राख्नु पऱ्यो है अँ त्योहरू पनि अब चाहियो सलादहरू है अन्त गाडी चाहिँ ठुलो गाडी लिनु पर्छ होला त्यसो भने त है थुप्रै भयौँ जाने कति लाग्छ होला खर्च त्यही त अन्त डिजेहरू पनि लिएर जानु पऱ्यो नि अब होइन पुग्छ होला नि नभए बक्स लिएर जाऔँ मेरोमा बक्स छ म बक्स ल्याइहाल्छु नि त मेरै बक्स लानु पर्छ त्यही त अन्त भाँडाहरू अब ठुल्ठुलो चाहियो भाँडाहरू पनि अन्त कहाँबाट अरेन्ज गर्ने अँ त्यस्तै गर्नु पर्छ होला है ल ल त्यसो भने कति तारिक जानु त ए हुन्छ ए ल ल हुन्छ